र भान्साकोठा साझा गर्नु पर्दा चाहिँ के हुन्छ भने अब कुकिङ मेरो एउटा हबी पनि हो है र सँधै त गर्न सक्दिनँ र कोही कोही बेला अब म राम्रो प्रकारको डिसहरू है जुन चाहिँ नानीले मेरो बुडियाले आमाले बहिनीले मन पराउँछ त्यो डिसहरू म बनाएर खिलाउँछु उनीहरूलाई है र त्यसो गर्नाले मेरो परिवार पनि सबैजना मेरो परिवारको सबैजना पनि खुसी हुन्छ है र धेरै प्रकारको व्यञ्जनहरू उहाँहरूको अगाडि म पस्किन्छु